धान बिउ राख्नुपर्छ बिउ भए पछि असार महिनामा रोप्नुपर्छ खेताला लाउनुपर्छ खेताला पाताला लाएर आफै खटेर सबै उगरेर रोप्नुपर्छ समयमा अनि उसले फल दिन्छ

धान मङ्सिर महिनामा पाक्छ

त्यसलाई काटनु पर्छ हप्ता दस दिन सुकाउनु पर्छ अब उहीँ खेतमै त्यहाँदेखि ल्याउनुपर्छ र झाँट्नु पर्छ झाँट झुट गरेर कुट काट गरेर सुकाएर अनि कुटेर फलेर खानुपर्छ